दार्जिलिङमा घुम्न पर्ने ठाउँहरू सबैभन्दा मुख्य ठाउँ त दार्जिलिङ चौरस्ता हो संसारमा संसारका धेरै धेरै मानिसहरू दार्जिलिङ आउँछन् दार्जिलिङ घुम्छन् र चौरस्तामा आएर दार्जिलिङको शीतलता दार्जिलिङको मौसम दार्जिलिङको मानिसहरू देख्छन् र चौरस्ताको माल रोड घुम्छन् मर्निङ वल्क गर्छन् मन्छेको हावा बुझ्छन् आइनक्स हल छन् त्यहाँ मुभी हेर्न सकिन्छन् बगैँचा छ बोटानिकल गार्डन छ जोलोजिकल पार्क छ त्यहाँ आफ्नो आफ्नो सुल्क छ वहाँको आफ्नो आफ्नो तिर्न पर्ने टिकटको दामहरू छ छेउछाउमा धेरै राम्रो राम्रो मनोरन मनोरञ्जन दृश्य देख्ने ठाउँहरू छ बतासे लुप छ र सबैभन्दा पुरानो महाकाल मन्दिर छ